प्रथम त हामीले खुट्टा भाँचिनेबित्तिकै मलमपट्टी गर्न खोज्छौँ तर मलमपट्टी होइन एउटा साधारण पट्टी बाँधेर त्यसलाई एक्स रे गर्न लान्छौँ सबैभन्दा पहिला हामीले एक्स रे गर्नुपर्छ किनकि एक्स रेबाट मात्रै थाहा पाइन्छ हाम्रो खुट्टा भाँचिएको छ कि मर्किएको छ भनेर अनि हाम्रो गाउँमा पनि त्यसरी नै पहिला एक्स रे गर्छौँ एक्स रेको पछि त्यसलाई यदि उपचारद्वारा गर्ने रहेछ भने हामी पहिला एलोपेथिक उपचारमा गर्छौँ त्यसलाई ब्यान्डेज गरेर प्लास्टार गरेर राखिन्छ नभए अहिले धेरै जस्तो मान्छेहरूले आयुर्वेदिक पनि गर्नथालेका छन् आयुर्वेदिकमा धेरै नै टाइम लाग्छ तर यो पनि निको हुन्छ अझै रुखपातको उयसहरूले गर्दाखेरि धेरै राम्रो हुन्छ भनेर त्यसको उपचारहरू पनि गर्नथालेको छ अहिले घडी हाम्रो यतातिर धेरै आयुर्वेदिकको पनि उपचार गर्नथालेका छन्